उपन्यास मेरो प्रिय विषयवस्तु हो हो र अस्ति मैले जुन चाहिँ अनलाइन मार्फत् उपन्यास मगाएको थिएँ केही उपन्यासहरू अनि त्यसमा इन्द्रबहादुर राईको आज रमिता छ उपन्यास एकदमै दामी लाग्यो मलाई म पढ्दैछु त्यसको अनि दार्जिलिङको विषयमा जुन चाहिँ सान्दर्भिक राजनीतिक कुराहरू लेखेको छ त्यो अहिलेसम्म पनि एकदमै त्यत्तिकै रहेको छ त्यो स्थिति